ए यो श्रीमती रामको दोकान हो ए होइन मलाई अहिले हजुर त्यही त मेरोमा एउटा घरमा प्रोगाम थियो कि त्यसले गर्दाखेरि अलिकति बेसी मात्रमा मलाई थुप्रै सब्जीहरू चाहिएको थियो कि त्यसले गर्दाखेरि अहिले सब्जीको रेटहरू बजारमा के कस्तो छ भनेर तपाईँलाई फोन गरेको नि हजुर ए हजुर

ए हजुर अन्त हजुर ए हजुर होइन सुन्नुहोस् न म यहाँ सबै कुरो सब्जीहरू चाहिएको थियो कि विशेष गरि के हो भने अब आलु बिस रुपियाँ केजी भन्नुभयो नि अन्त बिस रुपियाँ केजी हो भने मैले पचास केजीको बोराको लगेँ भने पनि बिसै पर्छ हजुर होइन त्यो त अलिकति बेसी भयो नि हौ किनभने पर केजी ट्वेन्टी पर्दैछ भने फिफ्टी मैले लाँदैछु भनेदेखिलाई त किनभने त्यो आलुको बोरामा अलिअलि त बिग्रिएको पनि हुन्छ होइन तपाईँको अब जस्तो मधेसबाट मन्डीबाट जस्तो ल्याउँछ त्यस्तै मलाई दिनुहुन्छ अन्त त्यो छान्ने कुरा आएन अन्त त्यो पचास किलोमा तपाईँ कसरी छान्नुहुन्छ र भ्याउनुहुन्छ र अठार होइन मेरो त यो छोराको बिहे हो कि त्यसले गर्दाखेरि अब अरू पनि थुप्रै सर सामानहरू किन्नु पर्ने हुन्छ मलाई पन्ध्र गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो

ए कुन चाहिँ ए हजुर हजुर ए हुन्छ मेरो त बिहेको लागि त हो ए भनेपछि आलु मिल्यो पन्ध्र पन्ध्र रुपियाँ केजी हो भनेदेखिलाई तपाईँको प्याज चाहिँ अहिले कसरी छ ए हजुर अन्त म प्याज पनि मोटामोटी मलाई चालिस केजी जस्तो प्याज लाग्छ हो हजुर अन्त त्यसमा तपाईँ कसरी घटाइदिनु सक्नुहुन्छ ए हुन्छ हुन्छ हजुर हजुर हजुर अन्त सुन्नुहोस् न तपाईँकोमा अहिले नयाँ सिजनको सिमी आएको छ ए सिमी कसरी केजी छ होला है असी रुपियाँ केजी छ है आम्ममामामा भनेपछि मो तपाईँकोमा जति पुग्छ म त्यो डल्लै लान्छु कि किनभने सिमीको एउटा आइटम बनाउने हाम्रो सल्लाह छ त्यसले गर्दाखेरि डल्लै लान्छु म जम्मै लग्यो भने तपाईँ कतिसम्म घटाइदिनु सक्नुहुन्छ ए हुन्छ ठिकै छ सत्तर असी रुपियाँमा दस रुपियाँ घटाइ दिनुभयो है अन्त सुन्नुहोस् न तपईँकोमा अहिले हरियो खोर्सानी आएको छ लाम्चे खोर्सानी हुन्छ नि कसरी केजी छ त्यो चाहिँ एक सय रुपियाँ केजी अन्त एक सय रुपियाँ केजी त बेसी भयो नि हौ अब बिहेको लागि ए हजुर मतलब लोकललाई कम्ती खुजुरा बिक्री गर्नुको लागि भन्नुभएको होला होइन मलाई हुनु त खोर्सानी बेसी चाहिँदैन ए हुन्छ मलाई चालिस कति भन्नुभयो तपाईँले असी रुपियाँ केजी भन्नुभयो है कि सय ए हुन्छ हुन्छ मलाई यो हरियो खोर्सानी चार केजी गरिदिनुहोस् न